हाम्रो कालिम्पोङमा चाहिँ सबैले नेपाली भाषा बोल्छ अन्त इस स्कुलमा पनि एउटा सब्जेक्ट नेपाली छ अन्त बुझ्नु त साह्रो पर्छ अरूलाई नेपाली त नजान्नेहरू हुन्छ कोही होइन अन्त स्कुलमा नेपाली पुरा क कविताहरू भनेको चाहिँ कथा कविता भनेको चाहिँ पुरा अप्ठ्यारो वर्ड हुन्छ बुझ्दैन कतिवटा चाहिँ अन्त बुझ्दैन सा तर हामीले चाहिँ सानोदेखि नेपाली पढे प बोलेर होला आउँछ तर त्यो कथा कवितामा चाहिँ त्यस्तो सजिलो हुँदैन बुझ्नु पुरा साह्रो पर्छ